हेलो हजुर दिदी भन्नु होस् न ला दिदी पिकनिकको सिजन त सकिनु आँट्यो त्यही पनि अब अब तपाईँले भनिहाल्नु भयो पिकनिक त म त्यही लेस खोलाहरूतिरै डुवर्समा अब यहाँ के भन्छ जलपाइगुडीको जिल्लामा पर्छ कि त्यो चाहिँ यो डुवर्सतिरै यो बगरतिरै राम्रो हुन्छ होला हौ किनभने अरू जगातिर त पिकनिक गयो भने यतिखेर अब बर्खा लाग्ने बेलामा फेरि पैह्रोहरू जान्छ हो बेसी अब ठुल्ठुलो खोलामा जानु पनि डर हुन्छ केटा केटी नानीहरूलाई लिएर र हामी चाहिँ यही लेस खोलातिरै लागौँ होला हौ दिदी गयौँ भने चाहिँ हजुर अलिक नजिक पनि हो फेरि हामीले हिँडेर गयो भने हिँडेर जाँदा पनि मिल्छ हो आधी बाटोबाट अनि कतिवटा जगामा त अब हिल्स साइडतिर पिकनिक गयौँ भने त फेरि गाडी घोडाहरू जानु सक्दैन होइन अब प्लेन साइडतिर गयौँ भने चाहिँ गाडी घोडाहरू पनि सबै पुगिन्छ त नानीहरूलाई पनि असुविधा हुँदैन बुढा बुढी मान्छेहरू गयो भने पनि खुट्टा सुट्टाहरू दुख्दैन उनीहरूलाई पनि गाडीमा आरामले जानु सक्छन् हो त्यही भएर नि अब तपाईँ चाहिँ के भन्नु हुन्छ यो विषयमा हजुर हजुर लेस खोलामा एलाउ त छैन कि तर पनि अब हामीले गएर यसो रिक्वेस्ट गर्यौँ भने चाहिँ दिनु हुन्छ होला किनभने पोहर परार पनि लेस खोलामा पिकनिक खेल्दाखेरि चाहिँ त्यहाँ केटाहरूले रक्सीहरू खाएर त्यो बोतलहरू उटपटाङ गरेर सबै खोलातिर फुटाएर चाहिँ कतिजना मान्छे घाँस दौरा जाने मान्छे खोलाको बाटोहरू जान्छ नि घाँस दौरा भेटी ल्याउनु हौ त्यस्तो मान्छेहरूलाई पुरा चोट लागेको थियो अरे अन्त फेरि गाई जीव जन्तुहरूलाई पनि गाई बाख्राहरूलाई पनि पुरा चोट लागेको थियो अरे कि त्यही कारणले दिँदैन भन्दैछ हौ अहिले लोकललाई त जान दिनु पर्ने हो किनभने अस्ति पनि मैले यहाँ उता के भन्छ अरे डाँडा लाइनको दुई तिन दादाहरूलाई जाँदै गरेको देखेको थिएँ अन्त मैले कहाँ जानु भएको दादा भनेर सोद्धाखेरि चाहिँ पिकनिक गएको बहिनी तर त्यता जानु दिँदैन होइन दादा भनेको हामीले समाजलाई सोध्यौँ समाजलाई सोधेर चाहिँ हामीलाई जानु भनेको छ तर त्यही रक्सीहरू खाएर तोड फोड चाहिँ नगर्नु पशु प्राणीहरूलाई असुविधा हुन्छ उनीहरूलाई खुट्टातिर लाग्छ भनेर भन्नु भएको छ हो अनि मैले पनि त्यही कुराहरू सोचेर अब हामी पनि समाजमा एक पल्ट गएर फेरि सोध्यौँ भने हामीलाई जानु दिनु हुन्छ होला हौ हजुर हजुर हुन्छ त्यसले हामी डाइरेक्ट चाहिँ नजाऊँ कि सब भन्दा पहिला चाहिँ म यहाँनेर समाजमा हाम्रो अङ्कल हुनु हुन्छ होइन बिरु अङ्कल भन्ने म चाहिँ मेरो अङ्कललाई एक पल्ट बिरु अङ्कलको घरमै गएर म रिक्वेस्ट गर्छु होइन अङ्कलले दिनु भयो भने ठिकै छ दिनु भएन भने चाहिँ अब ठिकै छ हामी अनेक जगा जस्तो कि पार्कहरूतिरै गएर खेलौँ न है तर टेन्सन नलिनु होस् न म एक पल्ट गएर सोध्छु नि हो ल दिदी हजुर हुन्छ दिदी राखे ल त्यसो भए म अङ्कललाई सोध्छु